धेरै दिनको लागि बाहिर जानुपर्दा यो घरमा रहेको फुलकोे बिरुवाहरू हामीले घरको परिवारहरलाई नै जिम्मा दिएर हामी जानुपर्छ जसमा कि त्यो बिरुवा हामीले लगाएको हुन्छौँ फुलको बिरुवाहरू त्यो पानी मल जल हालेर त्यसलाई धेरै दिन हुर्काउने गर्नुपर्छ मर्नु दिनु हुँदैन किनभने फुल भनेको हाम्रो घरको एउटा शोभा हो त्यो शोभा अनि प्राकृतिकले दिएको जुन चाहिँ हाम्रो फुल भनेको चाहिँ विश्वमै यसको के अरे मान छ विश्वमै एउटा प्रसिद्ध छ फुलले गर्दाखेरि नै घरको शोभाहरू घरको आँगनको शोभाहरू देखिन्छ त्यस कारणले घरको फुलहरूलाई स्याहारसुसार गर्नुपर्छ हामीले मलजल गर्नुपर्छ